हामी चाहिँ लामा पढाउँछौँ है लामा पढाउँदा हामी एउटा साङ्गे लाउँछौँ त्यो साङ्गे चाहिँ अब हाम्रो एक महिनाको हुन्छ है त्यो लामा पढाउँदाखेरि अब त्यो साङ्गे लाउँदाखेरि चाहिँ अब हामी एकदमै नुहाइधुवाइ गरेर पूजामा बस्छौँ लामा पढिन्जेल पूजामा बस्छौँ जब पूजा खतम भएपछि केही नखाइकिन जब पूजा खतम भएपछि मात्रै खाने गर्छौँ त्यो जब पूजा सकेपछि चाहिँ हामीलाई एकदम शुद्ध भएको भएको जस्तो एकदमै शुद्ध भएको अनुभव हुन्छ मतलब महत्त्व हुन्छ हामीलाई त्यस